मैले माल बजारबाट एउटा डस्ट बिन ल्याएको थिएँ एकदमै खाँचो भएर एकदमै राम्रो रहेछ अहिलेसम्म फुटेको छैन राम्रो रहेछ दुई तिन सय भनेको थियो दुई सयमा ल्याएँ राम्रो रहेछ डस्ट बिन त